मेरो मनपर्ने ठाउँ जो कि मैले सोचिरहेको छु म पछि गएर जान्छु आफ्नो कमाइले होइन अनि त्यहाँ चाहिँ म जरुर जान्छु आफूलाई पनि सजेस्ट गर्छु अनि अरूहरूलाई पनि भन्छु होइन त्यहाँ चाहिँ एक न एकपल्ट जाओस् त्यो कि मैले सोचिरहेको छु हो अनि मलाई मनपर्ने ठाउँ चाहिँ मलाई कसरी मनपर्छ जहाँ कि शान्ति होस् होइन अनि समुद्र एरिया होस् समुद्र तटको एरिया टाइपकै यस्तै होस् होइन त्यहाँ गएर चाहिँ मलाई एक न एकपल्ट चाहिँ भिजिट गर्नु मन छ हो अनि मेरो लिस्टमा दुईवटा नाम छ समुद्र तट टाइपको त्यस्तै दुईवटा नाम छ जो कि म जरुर जान्छु कहिले न कहिले त्यो दुईवटा नाम चाहिँ एउटा गोवा हो अनि एउटा चाहिँ मालदिभ्स हो गोवा चाहिँ हाम्रो इन्डियामै लोकेटेड छ हो अनि मालदिभ्स चाहिँ बाहिरपट्टि छ इन्डियाको बाहिरपट्टि होइन अनि मलाई यो दुईवटा किन मनपर्छ किनकि त्यहाँको इन्भाइरोमेन्ट त्यहाँको पर्यावरणहरू होइन वातावरणहरू दामी छ हो शान्ति छ अनि त्यहाँ फ्यामिली लिएर पनि भिजिट गर्नुसक्छ हो लङ्ग ट्रिपको लागि अनि त्यहाँ समुद्र समुद्रको पानीहरू पनि छ हो अनि त्यहाँको माछाहरू पनि विभिन्न टाइपको स्पेसिसहरू देख्न पाउँछ हामीहरू होइन अनि हाम्रो इन्डियामै एउटा छ साउथ गोवा त्यहाँ पनि त्यस्तै बाहिरको वातावरण जस्तै म्याच गर्छ मिल्छ हो त त्यही हो एक न एकपल्ट मलाई पनि जानु मन छ त्यो दुई जग्गामा किनकि त्यहाँ विभिन्न टाइपको माछाहरू देख्न पाउँछ अनि बिचमा मजाले शान्तिले पनि बस्नुसक्छ हो अनि त्यहाँ माछा हेर्नु लागि स्कुबा डाइभिङ भन्छ हो जो कि अन्डर अन्डर वाटरमा चाहिँ विभिन्न टाइपको स्पेसिसहरूको माछाको पनि तपाईँ मजा लिनुसक्छ त्यहाँ त्यही भएर मैले यो दुईवटा मेरो लिस्टमा छ जो कि म कहिले न कहिले जाने हो कहिले न कहिले एक्सपिरियन्स गर्ने हो